आमोस जी बोल्नु भएको हो ए नमस्ते काम त त्यस्तो केही थिएन कि म त तपाईँको एकदम ठुलो सक हो म चाहिँ होइन एकदमै ठुलो प्रशंसक हो म चाहिँ तपाईँले खेल्नु भएको फिल्महरू हेर्छु होइन एकदमै मनपर्छ एउटा पनि नछुटाइकन हेर्छु त्यो तपाईँले यता दार्जिलिङको हाम्रो पाहाडी क्षेत्रको ठाउँहरूलाई लिएर त्यो बनाउनु भएको भिडियोहरू छ नि म्युजिक भिडियोहरू त्योहरू पनि हजुर त्योहरू पनि हेर्छु हो म चाहिँ कालिम्पोङबाट बोलेको आज बल्ल तपाईँको नम्बर पाएँ होइन तपाईँसँग बात मार्ने मौका पाएँ एकदम धेरै खुसी लाग्यो अन्त अहिले चाहिँ के गर्नु हुँदैछ कुनै नयाँ केही कामहरू सुरु गर्ने बिचार गर्नु हुँदैछ कि हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर भेट्न मिल्छ तपाईँलाई भेट्न सक्नुहुन्छ ए हुन्छ हुन्छ त्यस्तो तपाईँसँग फोटोहरू खिच्न पाएँ भने त म आइहाल्छु नि मेरो एक दुईजाना अरू साथीहरू नि छ होइन उनीहरूले पनि अनि तपाईँलाई एकदमै मन पराउनु हुन्छ तपाईँको एक्टिङहरू है तपाईँले खेल्नु भएको फिल्महरू हामी नछुटाइकन हेर्छौँ कि अन्त उनीहरूलाई पनि म लिएर आउँछु अनि म तपाईँलाई फेरि यही नम्बरमा कल गर्छु कि तपाईँले उठाउनु हुन्छ होला नि है हजुर ए हुन्छ हुन्छ थ्याङ्क यू